म जहाँ काम गर्छु है म पेसेन्जरसिपमा काम गर्छु क्रुजमा अन्त त्यहाँनिर कोही बेला हाम्रो जुन चाहिँ काम गर्ने क्रु मेम्बर्सहरू हुन्छ हामीहरूको लागि एउटा केरियोके नाइट्सहरू अर्गनाइज गर्छ है हाम्रो कम्पनिजले अन्त मलाई गाउनु मनपर्छ लाइक त्यस्तो राम्रो सिङ्गर त होइन तर मलाई गाउनु चाहिँ मलाई एकदमै मनपर्छ अलिअलि सुरताल बस्छ पनि गाउँदा अन्त मैले त्यहाँनिर अर्गनाइज हुँदा मैले लाइक फर्स्ट टाइम जब गाएँ त्यति बेला एकदमै राम्रो भएको थियो अन्त नेक्स्ट सेकेन्ड टाइम मैले गाउनुको लागि एउटा गीत चुज गरेको थिएँ है अन्त त्यो गीत चाहिँ मलाई लाइक त्यो गीत गाउनु चाहिँ मलाई धेरै नै लाइक गाह्रो परेको थियो किनभने त्यसको ट्युन चाहि अलिकति डिफरेन्ट थियो मैले सोचेकोभन्दा लाइक धेरै नै डिफरेन्ट थियो अन्त अलिकति स्लोमा थियो त्यो गीत है अन्त त्यस्तो हुँदाखेरि चाहिँ मलाई अलिक त्यो गाउनलाई चाहिँ धेरै अप्ठ्यारो पर्यो अन्त मैले बिचबाटै नै लाइक मैले भने जुन अर्गनाइजरलाई म यो गीत गाउन सक्दिनँ यसको बद्ली सायद म अरू कुनै चुज गर्छु होला मलाई अलिकति टाइम दिनुहोस् भनेर मैले रिकुवेस्ट पनि गरेँहै